पश्चिम बङ्गालको परम्परागत कला र शिल्पहरू चाहिँ डोको नाम्लो थुन्से त्यहाँदेखि पत्ती टिप्ने डोको भयो त्यहाँदेखि गुन्द्री भयो चटाई भयो यस्ता थुप्रै छन्